मलाई त धेरै मन पर्छ खेती लगाएको मलाई धान मन पर्छ कोदो मकै मन पर्छ हरियो परियो साग सब्जी मन पर्छ आफूले गरेको आफ्नो खेतीको गाईको मल हालेको हुन्छ राम्रो हुन्छ त्यो सरकारी मल हालेको खानुभन्दा आफ्नो आफूले गरेको आफ्नो कमाइ आफू आफ्नो हातले राम्रो गरेको खानु मन पर्छ पहिला पनि आफैँले त्यसरी नै गरेर खाएको सानोमा पनि अहिले त अब छैन अनि अहिले त नानीहरू पनि मान्दैन गर्नु किनेर खाउँ भन् भन्छन् तर आफूले गरेर खाएकोमा धेरै स्वास्थ्यहरूलाई पनि राम्रो हुन्छ शरीरहरू पनि ठिक हुन्छ त्यो किनेर खाएको भन्दा किनेर खाएको त आज ल्याए बेलुका ल्यायो भने बिहान पहेँलो भइरहेको हुन्छ आफूले गरेको त एक हप्ता पन्ध्र दिनसम्म फ्रिजमा राख्दा पनि केही हुँदैन आफ्नो आफूले गरेको राम्रो मल पाएको हुन्छ त्यसलाई राम्रो पानीहरू भेटेको हुन्छ राम्रो हुन्छ आफूले गरेकोमा मलाई त खेतीपाती धेरै धेरै मन पर्छ धेरै राम्रो लाग्छ धेरै खुसी लाग्छ अझ धान फलेर लपक्क झुलेको धानको बालाहरू धेरै खुसी लाग्छ मकै हरियो मकै पोलेर खानु धेरै मन पर्छ कोदो कोदो लगाउँदा पनि राम्रो हुन्छ मन पर्छ कोदो मकै धान साग सब्जीमा अब फापर लट्टेको सागहरू पालङ पालङ्गेको सागहरू रायोको साग तोरीको साग हो यस्तोहरू साग पातमा घेरै मन पर्छ धेरै राम्रो लाग्छ धेरै खुसी लाग्छ त्यस्तो लगाउनुलाई अहिलेको नानीहरू लगाउनु मान्दैनन् किनेर खाउँ भन्छन् अब पहिला त आफैँले गरेर खाएको लगाएर खाएको कमाएर खाएको आफैँले आफ्नै खेती गरेर खाेको र पो अहिलेसम्म हिँड्नु डुल्नु बोल्नु सकिरहेको छ अबको नानीहरूमा त कहाँ त्यस्तो तागत पनि छैन त्यस्तो खाँदैनन् पनि गर्नु पनि सक्दैनन् आफ्नो खेती पनि गर्नु मान्दैनन् तर पनि काहीँ न काहीँ त अब गरेकै हो नि खेती त अब कसैले न कसैले त अब गरेरै खाँदैछन् गरेको छ र त हामी किनेर खानु पाएको छौँ तर हाम्रो नानीहरूले मान्दैन अहिलेको नानीहरू धेरै मन पर्छ नि खानुको लागि त अब आफ्नो कमाइ आफ्नो खेतीको आफ्नो आफूले गरेको आफ्नो हातले बनाएको धेरै धेरै मन पर्छ नि अब अब बुढा बुढी भइयो आफू त गर्नु पनि सकिँदैन अहिलेको नानीहरूले गर्नै मान्दैनन् किनेर खानु परे लास्टमा त तर किनेर खाएको चाहिँ मन पर्दैन अब